मेरो जीवनमा तकनिकी परिवर्तनहरू आउनुको मुख्य कारण मेरो शिक्षा हो जुन शिक्षाले मैले आफ्नो जीवनमा अनि मेरो कर्मस्थलमा धेरै प्रकारको राम्रो राम्रो कामहरू गर्न म उत्साहित बनेको छु अनि ती कामहरू गर्न म एकदमै हमेसा तयार रहेको हुन्छु त्यो चाहिँ हो शिक्षा है शिक्षाले मान्छेको ती जीवनमा धेरै राम्रो भूमिका खेलेको हुन्छ शिक्षाद्वारा हामी जे काम पनि हामीले गर्न सक्छौँ यसरी नै मेरो जीवनको मेरो जीवन कालमा जे जति पनि मेरो बालक कालदेखिको लिएर मेरो यो जवानी अवस्थासम्म अनि मेरो बुढेस कालसम्ममा पनि यी शिक्षाहरूले मेरो जीवनमा अनि मेरो हरएक कार्य क्षेत्रहरूमा यसले धेरै नै राम्रो सहायता पुर्याइरहेको हुन्छ अनि मलाई हमेसा केही नयाँ गर्ने उत्साह पनि प्रदान गरिरहेको हुन्छ अनि मेरो जीवन कालमा यी प्रमुख तकनिकी परिवर्तनहरू हो जो मैले महसुस गरेको मैले अनुभव गरेको अनि हे मैले आभास पनि गरिरहेको छु यी तकनिकी परिवर्तनहरूको कारणले मेरो जीवनमा धेरै राम्रो राम्रो कामहरू भइरहेको छन् अनि मैले धेरै आनन्द पनि मेरो जीवनको अनि मेरो कर्मस्थलमा पनि मैले धेरै आनन्द लिइरहेको अनुभवहरू मैले गरिरहेको छु